हेलो गुड मर्निङ तपाईँ साइकोलोजिस्ट म मुस्तफा हुसैन बोल्दैछु ए हजुर तपाईँको त्यो नम्बरमा हजुर त्यो मेरो साथीले तपाईँको नम्बर मलाई दिनुभयो कि अन्त उहाँले सुझाउ दिनुभयो कि तपाईँ एकदम राम्रो साइकोलोजिस्ट डक्टर हुनुहुन्छ भनेर हजुर त्यो सुन्नुहोस् न मलाई एउटा बिमारी छ कि त्यो म राति सुत्नु जान्छु कि अन्त कुन्नि के चल्छ चल्छ मनभित्र एकदमै ज्यादा डर लाग्छ मलाई हजुर अहिले त केही भएको छैन चार पाँच वर्ष पहिला म एकपल्ट एउटा आत्मा जस्तैको चक्करमा परेको थिएँ मलाई मेरो घरको देखाउनुभयो कोठातिर लगेर मलाई देखाउनुभयो त्यो र अन्त बिचमा म ठिक भएको थिएँ अहिले फेरि के भएको छ भएको छ फेरि एकदमै ज्यादा डर लाग्नथालेको छ रातितिर

हजुर तपाईँको च्याम्बर कहाँ पो छ अलिक मलाई याद आएको जस्तो लागेन ए हजुर

त्यस्तै भइरहेको छ मनभित्र जहिले पनि डर नै लागिरहेको हुन्छ